हेलो हेलो ए नमस्कार ए हजुर ए सुन्नुहोस् न मेरो नानीको चाहिँ नि अहिले क्लासेसहरू थुप्रो चल्दैछ त्यो अब पर्फमेन्सहरू कस्तो हुँदैछ भनेर नि हजुर हजुर हुन्

ए ए हुन्छ हुन्छ त्यही अब त्यही सानो सानो कुराहरूको लागि सोध्नै पऱ्यो हो अन्त अब नानीहरूले त भन्ने होइन अन्त हजुर त्यही भएर मैले हजुरलाई कल गरेको थिएँ

ए हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ एकचोटि फेरि सम्पर्क गर्दा हुन्छ नि नानी कतिखेर निस्किन्छ स्कुलबाट के हजुर ए क्लासबाट अन्त तपाईँले मलाई एकचोटि सम्पर्क गर्नुहोस् न निस्किनु अगाडि चाहिँ अनि निस्केपछि म हजुरलाई घर पुगेपछि चाहिँ म हजुरलाई भन्छु नि फेरि है हुन्छ हुन्छ थ्याङ्क यू